मेरो घरबाट चाहिँ ब्याङ्क चाहिँ दस किलो मिटर टाडामा छ र एजेन्टहरू चाहिँ अब गौ गाउँ घरमा वृद्धहरूलाई आएर सेवा दिएको चाहिँ आजसम्म मलाई थाहा भएको छैन